मैले फ्लिपकार्टबाट एउटा टी सर्ट अर्डर गरेको थिएँ र त्यसमा पेन्ट पनि भएर आएको रहेछ त्यो चाहिँ म वापस गर्न चाहन्छु